अब यो चित्रको बारेमा भन्दा चाहिँ अब मलाई चाहिँ अब मुडबाट हुन्छ होइन अब म कसै बेला कुनै मुडमा बसिराको हुन्छ होइन अब म के सोचिरहेको हुन्छ त्यति बेला मलाई चित्र बनाउनु मन पऱ्यो भने मो त्यो सोचेर त्यसको चित्र बनाउँछु है जस्ट इग्जाम्पल अब मैले कसै स्याड भएर बसिरहेको छ भने होइन त्यसकै आकार सम्झेर म त्यसकै बनाइदिन्छु होइन कोली बेला मलाई फुल बनाउन मन लाग्छ होइन फुलको चित्र गरिदिहाल्छु म होइन कोही बेला म यसो चराहरूको होइन चराहरू बसेको सुन्छु अब कराएको सुन्छु अन्त मलाई त्यसकै अब कतिवटा सु आकार आउँछ होइन त्यही प्रकारले नै बनाउँछु म